हेलो ड्राइभर अङ्कल मलाई तपाईँसँग एउटा कुरा छ हौ यहाँदेखिन् सिलिगुढी जानु कति टाइम लाग्छ मलाई चाहिँ एकदम हतार छ मलाई भोलि भरे रातीको चाहिँ फ्लाइट पकड्नुपर्छ कि बाघडुगरादेखिन् दिल्लीको लागि इमर्जेन्सी छ मेरो आर्मीको यो आएको छ फर्म त्यसमा म जानुपर्छ अनि त मलाई मैले चाहिँ सोध्दैछु सिलिगुढी यहाँदे कालचिनीदेखि सिलिगुढी जानु कति टाइम लाग्छ म गाडीमै छु गाडीमा हुँदा सोधेको मैले तपाईँलाई बताउनुहोस् त ए दस मिनेट लाग्छ दस मिनेट यहाँदेखि कालचिनी दस मिनेट हाम्रो घरदेखिन् कालचिनी दस मिनेट कालचिनीदेखिन् चाहिँ क्याब बुक गर्छु त्यहाँबाट चाहिँ चार घन्टा लाग्ने रहेछ चार घन्टा अलिक मुस्किल छ सर मलाई लगभग तिन घन्टामा पुगाइदिनुहोस् हुन्छ हुन्छ तिन घन्टामा पुगाइदिनुहुने ए मलाई चाहिँ एकदम जरुरी छ यहाँ सिलिगुढी पुग्नु चाहिँ किनभने मेरो आर्मीको फर्म आएको छ त्यसमा म गइनँ भने मेरो नोकरी जानुसक्छ अनि तपाईँले चार्ज कति लिनुहुन्छ यहाँदेखि सिलिगुढी कालचिनीदेखि सिलिगुढी साढे दस हजार त्यो त साह्रै सुटी नै भयो हौ अङ्कल साढे दस हजार मेरो तलब पनि छैन अहिले लगभग मलाई चार हजारमा पुगाइदिनुहोस् न सिलिगुढी हुन्छ हुन्छ भने ठिकै छ म अहिले पाँच बजे यहाँबाट चढ्दैछु मलाई साढे आठ बिसमा पुगाइदिनुहोला सिलिगुढी जसरी मेरो साढे दस बजेको फ्लाइट छ गएर बा खानासाना खानुपर्छ टाइम लाग्छ प्लिज त्यहाँबाट अङ्कल जसरी मलाई पुगाइदिनुहोस् तपाईँको गाडी भरोसा गरेर आएको छु पुगाइदिनु जसरी पनि ल ल हुन्छ भाइ तिम्रो नाम अर्पित हो हो अनि त सर

अब तपाईँले त भरोसा दिलाउनुभयो त तपाईँले मतलब वहाँसम्म पुगाउनु सकेको छैन चार घन्टा अहिले साढे चार घन्टा भइसक्यो मेरो फ्लाइट छ दस बजे त्यो तपाईँले मलाई भरोसा दिलाउनुभए जसरी मलाई अब पुगाउनु दस मिनेटभित्रमा सिलिगुढी लगभग म सिलगुढी पुग्नु आँटिसक्यो सेभक त पुग्नु आँटिसक्यो लगभग मलाई दस मिनेटभित्र जसरी पुगाइदिनुहोस् पुगिन्छ कि पुगिँदैन पुगेछ भने ठिकै छ त्यही भएर पैसा हाफ गरिदिनुसक्छु मेरो तलब पनि छैन मेरो एकदम परिस्थिति आइसकेको छ मेरो आर्मीको जोइन गर्नुपर्छ मलाई जानुपर्छ बहुत समस्या परेको छ मलाई अब आर्मीको कामले गर्दा त्यही म तर तपाईँको तपाईँको गाडी र तपाईँसँग तपाईँसँग भरोसा गरेर सिलिगुढी जाँदैछु त्यो मलाई छिट्टो बाघडुगरा छोडिदिनुहोस् पाँच मिनेटमा पुगाइदिनुहोस् जसरी नि भए पनि जसरी पनि सर मलाई ड्राइभर अङ्कल तपाईँको मलाई क्याब बुक गरी तपाईँको भरोसा गरेर पुगाइदिनुहोस् तर भरोसा पुगाउनुपर्छ थ्याङ्क यु थ्याङ्क यु ठिक टाइममा तपाईँले मलाई पुगाइदिनुभयो ठिक मिनेटमा पुगाइदिनु मलाई धन्यवाद तपाईँकोमा चार हजार चार हजार दिन्छु धन्यवाद सर